यसमा भन्नुपर्दा धेरै मोबाइल फोन जो मेरो मैले युज गरेको थिएँ चलाएको थिएँ यसमा के हुन्थ्यो भन्दाखेरि त्यही हामीले यसलाई तिन घन्टाभन्दा अलिकति अलिकति छिट् ज्यादै चलायो भने के हुन्थ्यो भन्दाखेरि त्यही यो तात्तिएर आउँथ्यो अन्त यसको यसको घरिघरि ब्याट्रीहरू फुलिने गर्दथ्यो अन्त फेरि यसको चार्जिङ चार्जर पनि छिट्टो नै बिग्रिन्दथ्यो किनभने यसको जुन ब्याट्री पावर हुन्छ त्यो यसले राम्ररी होल्ड गर्नुसक्थेन अन्त यसमा मेमोरी पनि कम्ती भएको कारणले गर्दाखेरि हामीले मजाले त्यसमा कुनै पनि इन्फोर्मेसनहरू वहाँ मजाले हाल्नै सक्थेन अन्त भन्नुपर्दाखेरि यो फोनको जुन फोनको युज गर्दछु त्यसको क्यामरा क्वालिटी पनि त्यति ठिक त लागेन तर दाम हेरी त तर त्यति ठिक त्यही लागेन अनि यो फेरि राम्ररी इन्टरनेट पनि यो फोनले दिनसक्दैन रहेछ ढिलो चल्दोरहेछ अनि यो फोनको ग्राफिक्सहरू हामीले हेऱ्यौँ भने यो एकदम सामान्य खालके मात्रै छ त्यस्तो अरूभन्दा भिन्न खालके त छैन